हाम्रो क्षेत्रमा चाहिँ अब अब के के लगाउँछ भन्दाखेरि चाहिँ सागसब्जी भयो धानहरू पनि लाउँछ अनि कोदो अन्त त्यसपछि मकै हो यस्तोहरू लाउँछ सागसब्जी भइ भइहाल्यो अन्त अब कतिखेर लाउँछ भन्दाखेरि चाहिँ हिउँदको टाइममा चाहिँ अब कोदो रोप्छ होइन मकै मकै छर्छ अन्त मकै रोप्छ त्यो हिउँदोकोमा हिउँदमा चाहिँ अन्त यो बर्खा यो बर्खा लाग्नु आँट्दाखेरि चाहिँ कोदो रोप्छ कोदो रोपिसके अहिले त्यही भर्खर भर्खर अब पलप उम्रिँदैछ धान चाहिँ मध्ये बर्खामा रोप्छ अस्ति रोपिसक्यो भर्खर अन्त त्यही त अब धानहरू पाक्ने चाहिँ दिसम्बर दिसम्बर जनवरीतिर पाक्छ है हाम्रोतिर चाहिँ धानहरू अब सागसब्जीहरू चाहिँ हाम्रो वर्षैपछि लगाइबस्छ अब अस्ति भर्खर फर्सीहरू अहिले रोपेको फल्दैछ अहिले फल्ने सिजन भइराखेको छ बरू हाम्रो जतिखेर लाउँछ त्यतिखेर नै हुन्छ तर बर्खामा चाहिँ प्रायः जस्तो सब्जीहरू हुनु हुनु चाहिँ अब साह्रो पर्छ किनकि पानीको पानी आएको आएको कारणले गर्दाखेरि अलिकति फल फल्दैन तर अब बर्खा सकिएपछि त आउँछ यतिखेर चाहिँ अब हाम्रो बारीतिर चाहिँ अब जाडो महिना लाग्नु आँट्यो है यतिखेर चाहिँ हाम्रो मुलाहरू छरिरहेको छ मुलाहरू रोप्छ अन्त त्यसपछि तपाईँको धानहरू पाक्ने सिजन पनि हुन आँट्यो अब अब आलुहरू रोप्छ अन्त सिबीहरू भयो त्यस्तोहरू रोप्छ